मलाई मनपर्ने टिभी सोमा चाहिँ सारेगमप हो है र यसमा चाहिँ धेरै राम्रा राम्रा स्वर भएका कलाकारहरू देख्नु मिल्छ अनि यस सोमा चाहिँ धेरै प्रसिद्ध सङ्गीतकारहरूले जज गर्ने गर्छ है र यो सोमा चाहिँ धनी गरिब सबै ठुलो सानो सहर सबै ट्यालेन्ट भएकोहरूले अब भाग लिने गर्छ होइन र त्यसमा हाम्रो अब दार्जिलिङकोहरूले पनि भाग लिइरहेको छन् होइन र अब त्यसमा नै अब उनीहरूले चाहिँ आफ्नो नाम कमाएर पैसा कमाउन सक्छ होइन र त्यसै क्षेत्रबाट नै आफ्नो करियर बनाउन सक्छ